हामी कानुनी समस्यालाई कसरी सम्बोधन गर्न हुन् सक्नुपर्छ भन्ने कुरोमा लिएर एउटा हामीले यहाँनिर समस्या भन्दाखेरि अब हामीले एउटा वकिललाई नै पक्रिन जानपर्छ त्यसैकारण हामी कोर्ट कचहरी नै अदालतसम्म पुगेपछि मात्र हाम्रो कुराको समस्याको समाधान हुनसक्छ भनेरै हामी उहाँहरूलाई नै भेट्न कचहरी थाना ए थाना कचहरीसम्म जान्छौँ